म सानो हुँदा चाहिँ हामी धेरै नै जान्थ्यौँ मेलामा घर मेरो घर चाहिँ अब बाँसबोटे हो त्यहाँनिर चाहिँ अब वर्षैपिछे अब विन्टरको बेलामा फेब्रुअरीको समयमा चाहिँ हाम्रोमा मेला लाग्छ अन्त मेला लाग्छ त्यो मेलामा चाहिँ हामी अब आमा बाबाहरूसँग जान्थ्यौँ पुरा जान्थ्यौँ त्यहाँदेखि त्यत्ति बेला हामीले के के किनिमाग्थ्यौँ सबै जब हामी त्यहाँ म त्यहाँ मात्रै नभएर घुम्न टाढो टाढोको जग्गाहरूतिर पनि गएँ मेलामा मेलाहरूतिर घुम्न मामाको घरमा गएको मेला लाग्छ माघे मेला माघे सङ्क्रान्तिको बेला माघे मेला लाग्छ पन्ध्र दिनको त्यत्ति बेला म प्राय जस्तो जान्थेँ त्यहाँनिर धेरै धेरै खेलौनाहरू किन्थेँ गेम्सहरू खेल्थेँ र म एकपल्ट सानो हुँदाखेरि चाहिँ याद छ हामी म मेरो आमाहरूसँग जाँदाखेरि चाहिँ एउटा गुडिया किनिमागेको त्यो त्यो गुडिया चाहिँ अब अब अब सानो हुँदा त नानीहरूलाई अब गुडिया त झन् छोरी मान्छेलाई गुडिया भनेपछि त धेरै नै मनपर्छ अन्त त्यो गुडिया चाहिँ यति राम्रो थियो तर मैले कति किनिमागेको त्यो चाहिँ म अब मेलामा त पुरा सामानहरू महँगै हुन्छ अब नर्मल जग्गाहरू भन्दाखेरि मेलामा धेरै महँगो पर्छ त्यत्ति बेला किनिदिनु भएको थिएन त्यत्तिखेर चाहिँ म बाबासँग गएको थिएँ चार दिन जस्तो चाहिँ बोलिनँ होला त्यो गुडिया किनिदिनु भएन भनेर